अस्तिको दिन मैले दोकानबाट छुरी पनि किनेको थिएँ तर केही समयको प्रयोगले गर्दा त्यो छुरी नलाग्ने भएको छ अनि त्यो अहिले मेरो लागि केही कामको भएन